हेलो मैले हिजो यो फ्लिपकार्टबाट एउटा प्रोडक्ट मगाएको थिएँ अनि त्यो प्रोडक्ट चाहिँ एउटा लुगा हो क्रपटप अनि त्यो लुगाको क्वालिटी पनि एकदम राम्रो छैन एकदम च्यातिने टाइपको छ मैले खोजेको मैले विन्टरमा लाउने लुगा जस्तै खोजेको थिएँ ए मगाएको थिएँ तर त्यो चाहिँ समरमा लाउने टाइपको लुगा छ अनि मैले कलर पनि पुरा डिफेक्ट पाएँ कलर चाहिँ मैले खास ब्ल्याक एन्ड वाइटमा ब्ल्याक एन्ड वाइटमा अर्डर गरेको थिएँ तर यहाँनिर चाहिँ लुगाको कलर पनि एकदम ब्ल्याक पनि छैन नेभी ब्लू अनि वाइटमा आएको छ अनि मलाई चाहिँ यो प्रोडक्ट चाहिँ एकदम राम्रो लागेन किनकि मैले एकदम एक्सएलमा मगाएको थिएँ तर यहाँनिर चाहिँ एलमा मात्रै आएको छ मलाई यो प्रोडक्ट चाहिँ एकदम राम्रो लागेन